महाशय मेरो आज ट्रेन छुटेर गयो कि अनि खास कारण चाहिँ ट्याक्सी ड्राइभरले अलिकति ढिलो गरेर हो फेरि बाटो बिचमा जाम पनि भयो त्यही भएर चाहिँ मैले मेरो पैसा फिर्ता गर्नका लागि चाहिँ के भुक्तान गर्न पर्छ होला के त्यो पैसा मैले फिर्ता पाउँछु या टिकटै हुन्छ या कहिलेसम्म पैसा पायो भने कहिलेसम्म चाहिँ पाउँछ